नृत्यबारे सबैभन्दा ठुलो भ्रम चाहिँ के हो जस्तो लाग्छ भन्दाखेरि चाहिँ सुकुटो मान्छे स्लिम मान्छेले मात्रै राम्रो डान्स गर्नु सक्छ भन्ने जस्तो चाहिँ लाग्दैन कारण कतिजना मोटो भएको मान्छेहरू पनि एकदमै हल्का एकदमै दामी नाचेको देखेको छौँ हामीले टिभी प्रोगामतिर है जस्तो उदाहरणको लागि हामीले भारती सिंहलाई नै लिन सक्छौँ उनले कतिवटा प्रोग्रामहरूमा यति मज्जा यति स्मुदली यति हल्का पाराले नाचेको हामीले देखेको छौँ यसै कारण चाहिँ नृत्यबारे चाहिँ पातलो र दुब्लो मान्छेले मात्रै राम्रो नाच्छ अनि मोटो मान्छे चाहिँ नाच्नु सक्दैन भन्ने चाहिँ छैन